हामी बाहिर जाँदा चाहिँ कहिल्यै पनि त्यस्तो कुरो चाहिँ हुन सकेको छैन है हामी बाहिर बहुत गयौँ धेरै जग्गा प्लेसहरूमा गयौँ बाहिर है तर जहाँ पनि गयौँ तर हामी रुममा बस्यौँ म नेपाली हो तर म मद्रासी भयो मराठी भयो बिहारी भयो उनीहरूसँग हामी एउटै रुम लिएर बसेर हामी ड्युटी गर्ने गर्थ्यौँ है तर हाम्रो माझमा भेदभाव भनेको कहिल्यै भएन है हाम्रो माझमा भेदभाव भनेको कहिल्यै भएन हामी साथमै दस वर्ष पाँच वर्ष सँगै एउटै रुममा बसेर हामी जबहरू गर्थ्यौँ ड्युटी गर्थ्यौँ एउटै रुममा बसेर हामी खान्थ्यौँ पिउँथ्यौँ बस्थ्यौँ होइन तर हाम्रो माझमा कहिल्यै भेदभाव भएन यस्तो राम्रो जसमा कि जस्तो हाम्रो घरमा आमा बाबा दाजुभाइले हामीलाई माया गर्नुहुन्थ्यो एक दुस्रामा याद गर्नुहुन्थ्यो ख्याल राख्नुहुन्थ्यो त्यसरी नै हामी एक दुसरामा बसेको थियौँ र हाम्रो हामी माझमा बाहिर जाँदा पनि कहिल्यै भेदभाव हुन सकेन है अन्त यत्ति असल हाम्रो माझमा साथीभाइमा रिलेसन भएको कारणले गर्दा चाहिँ आज पनि मलाई याद आउँछ साथीभाइसित बसेर हाँसेको बोलेको खेलेको ड्युटी गरेको कुरोहरू है किनभने त्यो कुरो समयमा हामीमा त यस्तो जातको म यस्तो जातको भनेको कुरो चाहिँ अरू जग्गा हुन्थ्यो होला है तर हाम्रो माझमा कहिल्यै पनि हाम्रो माझमा चाहिँ एकदमै राम्रो साथी दोस्ती कायम भएर जाँदो रहेछ व्यक्तिगत जग्गा टाइममा चाहिँ अनि अझै पनि मलाई याद आउँछ त्यो साथीहरू जस्तै महाराष्ट्रमा थियो मेरो साथी थुप्रै साथीहरू छ चार पाँचजना साथीहरू छ म आउने बेलामा सात सात आठ आठ वर्षसँगै बसेर काम गऱ्यौँ आउने बेलामा उहाँहरूले मलाई अड्रेसहरू दिनुभएको थियो है र पनि अहिले म कोही कोही बेला झस्किन्छु कि त्यो साथीहरूलाई सम्झिन्छु तर त्यो अड्रेसहरू अहिले मसँग छैन है फोन गर्न पाए पनि हुन्थ्यो नि है कहाँ होला के गर्दै होला कस्तो भयो होला त्यो साथीहरू अहिले बात गर्न पाए पनि हुन्थ्यो नि भन्ने कुरोहरू मलाई हृदयमा कोही बेला उब्जिन्छ क्या र हाम्रो चाहिँ एकदमै सम्बन्ध राम्रो है त्यस्तो भेदभाव चाहिँ हाम्रो माझमा हुने गर्थेन किनभने हामी त्यति बेला सानैदेखिन् एकदमै आमाबाउको शिक्षा राम्रो भएको कारणले गर्दाखेरि चाहिँ र मेरो मात्रै होइन मेरो साथीहरूको पनि फिल्टै भिन्नै जात कास्टको भए तापनि उनीहरूको पनि राम्रै रहेछ शिक्षाहरू र आमाबाउले सनैदेखिबाट राम्रो शिक्षा दिएको कारणले गर्दा चाहिँ सायद मलाई लाग्छ उनीहरूलाई पनि त्यस्तै भइरहेको छ जस्तो र हाम्रो माझमा चाहिँ त्यस्तो भेदभाव चाहिँ कहिल्यै पनि हुनसकेन है